शिभम भाइ मैले त्यो तपाईँको त्यो रेस्टुरेन्टमा कल गरेको थिएँ हुन त अब ड डेलिभर गर्ने मान्छे तपाईँ नै हुनुहुन्छ हो मैले त्यो एक प्याकेट बिरियानी र त्यो दुईवटा पिज्जा मगाएको थिएँ अब हुन त अब तपाईँको त्यो रेस्टुरेन्टदेखि मेरो घर निकै नै टाढा रहेको छ अन्त त्यो ल्याउँदा ल्याउँदा चिसो हुन्छ होला तपाईँले ल्याउने क्रममा त्यो इन्सुलेटेड झोला र त्यो करेन्टहरू प्रयोग गरे ल्याउनुहोस् ल किनभने मेरो घरमा अहिले ग्यास सकिरहेक छ तताउने कुनै किसिमको यो साधन अब छैन अन्त अब करेन्ट पनि अहिले बेसी पानी परेकोले गर्दा नभए ओभनहरूतिर तताउँदा हुने थियो त्यसैले तपाईँले एकदम राम्रोसँगले प्याकेजिङ गरेर तताएर ल्याइदिनुहोस्